मैले पालन गर्ने धर्म हिन्दू हो अनि म चाहिँ हिन्दू हो र मलाई एकदम मनपर्ने चाड पर्व चाहिँ दिवाली हो दिवालीको दिन चाहिँ हामी बिहानै उठेर गौमातालाई पूजा पाठ गरिकन अन्त फेरि बेलुका लक्ष्मी मातालाई पूजा गर्छौँ र यसको पछाडिको एउटा ऐतिहासिक जुन चाहिँ चल्दै आएको एउटा कथाअनुसार चाहिँ जब रामचन्द्रज्यूले लङ्कामा रावणमाथि अब आफ्नो जित हासिल गरेर अयोध्यामा आउनुभयो अनि जब उहाँको राजतिलक भयो तब सबै अयोध्यावासीहरूले उहाँको त्यो वापसीको खुसियाली मनाउँदै दिवालीमा दियोहरूमा लाइक सबै दियो जलाएर अयोध्या नै जगमग बनाएको थियो र त्यही पालन त्यो हिन्दूको हिन्दूत्वको जुन चाहिँ एउटा ऐतिहासिक पालन छ र हामी नेपाली हिन्दू हिन्दू हिन्दूहरूमा पनि त्यही पालन गर्दै आएको छौँ र मलाई चैँ यो जुन चैँ चाड छ यो दिवालीको एकदम मनपर्छ